हाम्रो भारतको स्वतन्त्र अब त्यति बेला चाहिँ धेरै मानिसहरू है त्यति बेला लडाइमा धेरै मानिसहरू आफ्नो ज्यान गुमाएको थिए धेरै आफ्नो परिवारले आफ्नो छोरा बाउहरू गुमाएको थिए होइन र एकदमै अब त्यति बेला चाहिँ ठुलो अब ठुलो झगडा भएर चाहिँ ठुलो झगडा अब एकदमै ठुलो अब झगडाहरू भएको थियो आफ्नो है यो भारतमा हाम्रो भारतमा चाहिँ जहाँ चाहिँ स्वतन्त्र दिनुको लागि अन्त बादमा चाहिँ अब त्यो लडाइहरू पुरा भएर चाहिँ त्यति बेला चाहिँ हाम्रो देश चाहिँ स्वतन्त्र भयो है अन्त त्यति बेलै गान्धीले चाहिँ उयो पनि गरेको थिए है गान्धीमार्च पनि गरेको थियो त्यति बेला